तपाईँ कहाँ हुनुहुन्छ हौ दोकानमै हुनुहुन्छ तपाईँले कुन खालको सामानहरू लगाइदिनु भयो हौ त्यहाँ वायरिङ तपाईँको वायरिङ गर्ने मान्छेले कुन खालको वायरिङ गरिदियो यहाँ वायरिङ सर्ट भइरहेछ कि पठाइदिउँ तपाईँको सामानहरू सबै ब्याक गरिदिउँ यहाँ तपाईँको जो यो सामानहरू पठाउनु भएको सामानहरू सब लोकल सामानहरू पो लाइदिनु भएछ त हजुर हजुर

वायरिङ तपाईँको यो तार एकदमै त्यो वायर चाहिँ अलिकति तपाईँको लोकल परेछ यो व् वायर अलिकति उक्किएछ उक्किएको रहेछ हो अलिकति सर्ट हुने प्रब्लम हुँदैछ भइराखेको छ कि तपाईँको सामान सबै उक्काएर ब्याक गरिदिनु हजुर

हजुर अब तपाईँको सामानले एकदमै मलाई धोका दियो तपाईँको स्टाफहरूलाई अलिकति भनिदिनुहोस अब हामी सधैँ उक्काउँदैपिछे गर्न सक्दैन हामी एक खेप गर्छ एकदमै राम्रो सामान लाएर गर्छ तर यो खालको सामान लाइदिनु भयो भने चाहिँ अब चाहिँ हुँदैन है

हवस् हुन्छ तपाईँलाई भनेर मात्रै मैले मानिलिएँ तपाईँको यो वायरिङ सेटमा तपाईँको यो प्याकिङ बक्स पनि राम्रो छैन रहेछ तपाईँको यो बक्सको होल्डरको टुपिन ए टुपिन पनि राम्रो छैन रहेछ तपाईँले अलिकति चेक गरेर पठाइदिनुहोस् न ल

हवस् हवस् हवस् हुन्छ हुन्छ